मैले चिनेको धेरै छ कलेज डिग्री गर्नेहरू हाम्रै गाउँमा प्राय दाजुभाइ दिदी बहिनीहरू कलेज डिग्री गर्ने छ उनीहरूले मेरो निम्ति धेरै राम्रो सल्लाह सुझाउहरू दिन्छ धेरै मेरो निम्ति राम्रो असल कामहरू गरेको छ भयो